हेलो नमस्कार है नमस्कार अन्त त्यही त अब तपाईँ पनि अब सिनियर सिटिजन पर्नुभयो होइन म पनि सिनियर सिटिजन परेँ र हाम्रो अहिलेको जुन परिस्थिति छ नि हाम्रो जुन अब समाजको समाजको परिस्थिति हेर्दाखेरि हाम्रो संस्कार संस्कृति हेर्दाखेरि सबै नै लोप भएर जान आँटेको छ यसलाई चाहिँ हामीले के गरेर चाहिँ हामीले यो आफ्नो भाषा संस्कार संस्कृति जगेडा गर्नुपर्ने भन्ने विषयमा तपाईँसँग केही कुरा राखौँ भनेर नि

त्यही त हाम्रो त अब संस्कार संस्कृति हजुर हजुर संस्कार संस्कृतिदेखि लिएर हाम्रो धर्म कर्म पनि पो हराइसक्यो अहिलेको जुन उसमा त हजुर हजुर त्यही त मैले यस्तो सोचेको छु कि हामीले जग्गा जग्गा यसो आठ दसजना आठ दसजना भेला पार्दै होइन हाम्रो यो अब संस्कार संस्कृतिहरू आफ्नो आफ्नो छ त्यसलाई झल्काउने काम पनि अनि धर्म संस्कारहरू पनि सबैलाई बुझाउने कामहरू गर्नुपर्छ होला जस्तो लागेको छ र नि त्यही त नत्र त हाम्रो भावी पिँढीले त हराएर जाला जस्तै छ आफ्नो नाम निसाना म को हो क्या हो भन्ने विषय त होइन हजुर हजुर हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हजुर हजुर हुन्छ हुन्छ हुन्छ